हेलो हजुर भन्नु होस् न ए हजुर भन्नु होस् न के थियो होला

ए हजुर एकदम तपाईँले यहाँ घुम्नुको निम्ति चाहिँ तपाईँले कुनै सुर्ता गर्नु पर्दैन है र हाम्रो होटेलबाट चाहिँ हामीले एउटा प्याकेज बनाएका छौँ त्यस्तो टुरिस्टहरूको निम्ति र जति पनि हामी टुरिस्टहरू आउँछ उनीहरूलाई चाहिँ हामीले घुम्नु कुन कुन ठाउँमा जाने उनीहरूको कस्तो ठाउँमा जाने रुचि हुन्छ त्यसलाई हेरेर नै हामीले प्याकेज बनाएको बनाइदिएको छौँ है र त्यो प्याकेजमा चाहिँ हामीले तपाईँहरू अब कति दिन बस्छ भन्ने सब त्यसको रेटहरू पनि फिक्स गरेको छौँ जसको चार्ट चाहिँ म तपाईँलाई पठाइदिनु सकिहाल्छु है र भर्बल्ली भन्दाखेरि चाहिँ हामीले होटेलबाट नै गाडीहरू पनि बन्दोबस्त गरिदिन्छौँ तपाईँले एचएमआई भन्नु भयो है एचएमआई त हाम्रो होटेलदेखि त्यति टाडो छैन तर तपाईँहरू पैदल हिँडेर पनि जान सक्नु हुन्छ होइन अनि टोय ट्रेनको म्युजियम पनि तपाईँ त बजार नजिक स्टेसनमा भएकोले गर्दाखेरि यता पैदल जान सक्नु हुन्छ त्यस बाहेक तपाईँले हिस्टोरिकल प्लेसहरू वा त हिस्टोरिकल त्यस्तो म्युजियम हो भनेदेखि पर एउटा बतासेको छेउमा गोर्खा म्युजियम छ है र त्यो पनि तपाईँले हेर्नु भयो भनेदेखि चाहिँ त्यहाँनेर अब गोर्खा हरूको दोस्रो विश्व युद्धतिर लडदाखेरि उनीहरूले प्रयोग गरेका हात हतियारहरू धे थुप्रो कुरोहरू त्यहाँ राखिएका छन् है र त्यहाँतिरको लागि हामी गाडी पनि तपाईँलाई बन्दोबस्त गरिदिन सक्छौँ र पैदल हिँड्छौँ भने भने पनि केही छैन हो र तपाईँलाई हामीले प्याकेजमा गर्यो भनेदेखि चाहिँ हामीले पर हेड चाहिँ तपाईँ अब एक दिन बस्यो भनेदेखि एक दिनको प्याकेजसँग पर हेड हामीले ट्वेन्टी फाइभ हन्ड्रेड गरेर गर्छौँ है र त्यसरी अब दुइजना बस्नु हुन्छ भनेदेखि अब हजुर खाना चाहिँ ब्रेक फास्ट चाहिँ हुन्छ अनि तपाईँको लन्च र डिनर चाहिँ तपाईँले अडर गर्नु पर्छ जसको चाहिँ एक्स्ट्रा आउँछ फेरि किनभने यो ट्वेन्टी फाइभ हन्ड्रेड चाहिँ तपाईँको रुम भयो है र यसमा हामी त्यो तपाईँ कुन कुन ठाँउ जान्छ त्यो नजिक भएकोले गर्दाखेरि चाहिँ ट्वेन्टी फाइभ हो तपाईँको है र त्यो गाडी गरिदिएको हुन्छौँ अनि ब्रेक फास्ट गरिदिएको हुन्छौँ कि बेलुका तपाईँले लन्च र डिनर चाहिँ एक्सट्रा अडर्र गर्नु पर्छ हो हजुर त्यो त्यो हजुर एचएमआई चाहिँ तपाईँ बिहान प्रायः एघार बजीदेखि एकदम खुला हुन्छ है अन्त अर्को चाहिँ फेरि के पनि छ भने तपाईँले चार दिन चार चार दिन बस्नु हुन्छ भन्नु भयो नि र चार दिन हो भनेदेखि चाहिँ हामी स्पेसियल त्यसमा सेभेन पर्सेन्ट डिस्काउन्ट पनि दिन्छौँ आउनु होस् न कि अरू कुरोहरू एकदम राम्रो छ यहाँ त अहिले वेदर पनि एक्दम राम्रो छ दार्जिलिङको हो तपाईँ आएर एकदम फ्यामिलीसँग आएर एकदम इन्जोय गर्नु सक्नु हुन्छ यहाँ ल हजुर हुन्छ तपाईँले बुकिङको लागि चाहिँ हाम्रो त्यो होटेलको त्यो उयो छ कि वेबसाइट छ हो त्यसमा गएर हजुर तपाईँले बु बुकिङ गर्नु भयो भने हुन्छ वा मलाई यसरी नै हामी यो तारिकदेखि भनेर तारिकहरू फिक्स गरेर फोन गर्नु भयो भने पनि म बुकिङ गरिराखि दिन्छु नि ल हजुर छ छ छ हजुर छ छ हुन्छ हवस् थ्याङ्क